नेपाली जनताले आफ्नो भाषा प्रयोग गरेर यो भाषा नबोल्ने अन्नहरूसँग हातको इसारामा पर्न निश्चित हुनुहुन्छ यो मूर्ख लाग्न सक्छ तर तपाईँले आफ्नो सन्देश राम्ररी प्रभावकारी रूपमा प्राप्त गर्न सक्नुहुन्छ यदि तपाईँले यसलाई मात्र कार्य गर्नुभयो भने यदि तपाईँ खाना खोज्दै हुनुहुन्छ भने तपाईँको मुखमा काँटा राख्ने ए प्लेन माइनमा वा यदि तपाईँ ट्याक्सी खोज्दै हुनुहुन्छ भने कार चलाउँदै हुनुहुन्छ त अरू मानिसहरू जो हो नेपाली आउँदैनन् तिनीहरूलाई धेरै जस्तालाई अङ्ग्रेजी र हिन्दी आउँछ त हामी ती भाषाहरू बोलेर पनि तिनीहरूलाई सहायता गर्छौँ जस्तै कोही मानिस अङ्ग्रेजी बोल्नुहुन्छ भने हामी उनीहरूलाई अङ्ग्रेजीमा सोध्छौँ कि तिमी कहाँ जानु सक्नुहुन्छ भनिकन तिमीलाई कहाँ जानु छ भनिकन कोही मानिस हिन्दी बोल्नुहुन्छ भने तिनीलाई हामी भन्छौँ कि तपाईँ कहाँ जानुहुन्छ हिन्दीमा अनि किन जानुहुँदैछ